मैले अनलाइनबाट बुहारीलाई जुत्ता मगाउनु लगाएको थिएँ मगाएको तिन दिनभित्रै आइपुग्यो जुत्ता मैले मन परेको जुत्ता मगाएको थिएँ त्यही जुत्ता नै आइपुग्यो यो अनलाइनबाट पनि सामानहरू मगाउन चाहिँ धेरै नै सजिलो पर्ने रहेछ